राज्य परिवहनको अब गुणस्तर भन्दाखेरि अब राम्रै छ गुणस्तर त अब राम्रो भन्दाखेरि नि अब हेरी हेरी छ त्यसको राम्रो कुरा पनि छ भन्नु पऱ्यो भने नराम्रो कुराहरू पनि छ अन्त अब भारतमा यात्रा गर्न सस्तो छ कि छैन भन्दाखेरि अब मध्यवर्गको लागि त ठिकै नै हो यतिको तर जो मध्यवर्गबाट मुनि छन् यो जो अझै गरिबहरू जो हुनुहुन्छ यो पोभर्टीको यो जुन लाइन भन्छ त्योभन्दा मुनि त्यो वहाँहरूलाई चाहिँ अझ साह्रो पर्छ किनकि बसको भाडाहरूदेखि लिएर ट्रेनको भाडा पनि अब लामो लामो जग्गा जान अलिक टाडो जग्गा जानलाई अलिक महँगो नै छ त्यसले गर्दाखेरि चाहिँ अलिकिति भाडाहरू चाहिँ अलिक यात्रा गर्नलाई चाहिँ अलिक महँगो नै लाग्छ मलाई चाहिँ